मलाई चहिँ भारतको प्रसिद्ध राजाहरूको कथाहरूभरिमा चाहिँ महाभारतको दशरथको कथा एकदमै राम्रो लाग्छ मोहित म त्यो त्यो चाहिँ मैले पढेको सानोमा र धैरै राम्रो लाग्छ दश राजा दशरथ चाहिँ तिनजना बिहा गर्नु भएको थियो कैकेयी सुमित्र र कुन्ती र उना उहाँ चाहिँ जङ्गलमा नै जानु भएको थियो जङ्गलमा नै बस्नु भएको थियो र उहाँको चाहिँ पाँचजना छोरा थियो युधिष्टिर भीम अर्जुन सहदेेव र नकुल र पाँजना पाँच पाण्डव थियो उनीहरूलाई चाहिँ पाँच पाण्डव भन्थ्यौँ र उहाँ चाहिँ जङ्गलमा नै बस्नु हुन्थ्यो र उहाँको राज दरबारको देखरेख गर्नुको लागि चाहिँ उहाँकै भाइलाई राख्नु भएको थियो र उहाँको चाहिँ उहाँ चाहिँ अन्धा हुनु हुन्थ्यो र नेत्रविहीन हुनु हुन्थ्यो उहाँ चाहिँ उहाँले पनि बिहा गर्नु भएको थियो तर उहाँको श्रीमतीले पनि आफ्नै श्रीमान्को मान सम्मान राख्नको लागि चाहिँ उहाँले पनिं आफ्नो आँखामा चाहिँ पट्टी लगाउनु भएको थियो र उहाँको चाहिँ सुपुत्रहरू चाहिँ एक सौजना थियो र उहाँहरूलाई चाहिँ कौरव भन्नु हुन्थ्यो र राजा दशरथको चाहिँ पाँचजना छोराहरू हुनु हुन्थ्यो उहाँहरूलाई चाहिँ पाँच पाण्डव भनेर भन्नु हुन्थ्यो र अर्जुनले चाहिँ धनुकाँडको यो उइसमा चाहिँ प्रतिज्ञामा चाहिँ जित्दाखेरि चाहिँ पाञ्चालीलाई चाहिँ जितेको थियो र उहाँलाई चाहिँ जितेर लाँदाखेरि घरमा चाहिँ माता कुन्तीलाई चाहिँ हामीले आज के लिएर आएको छौँ हेर्नुहोस् त भन्दाखेरि चाहिँ नहेरीकन चाहिँ जे पनि लिएरै आएको छ बाँढेरै लानु भनेर भन्नु हुँदाखेरि चाहिँ त्यो समयमा चाहिँ आमाको वचन आफ्नो माताको वचन काट्नु नसक्नुको हुनको कारणले गर्दाखेरि चाहिँ कुन्ती माताको वचन राख्नको लागि चाहिँ पाँच पाण्डवले आफ्नो श्रीमतीलाई चाहिँ बाँढेको थियो र त्यसैले चाहिँ पाञ्चाली भनेको थियो उहाँको श्रीमतीलाई चाहिँ